हामीहरूले बिरुवाहरूलाई जोगाउनका लागि त्यहीँनिर धेरै घाम पनि नहुने जग्गा अनि पानी पनि नहुने जग्गामा लगेर रोप्ने गर्छौँ है अनि फेरि भएन भने हामीले पानी घामहरूबाट बचाउनका लागि नर्सरीमा राख्ने गर्छौँ बिरुवाहरू अन्त आफ्नो त्यो सिजन हुन्छ है उयो बिरुवाहरू रोप्नका लागि जुन चाहिँ म आफ्नो आमा बाबा आफ्नो ठुलो मान्छेहरूलाई सोधेर रोप्ने गर्छु है